हेलो हजुर भन्नुहोस् हजुर बोल्दैछु भन्नुहोस् के सहायता गर्न सक्छु

ए हजुर हजुर

के चाहिँ खासमा चाहिँ चेन्ज गर्नु चहानुहुन्छ अँ

हजुर हुन्छ तपाईँ आउनुहोस् दोकानमा होइन के के डिफेक्ट रहेछ म एक्सचेन्ज गरिदिइहाल्छु त्यो केही छैन हजुर पर्दैन पर्दैन हजुर त्यो पहिला पर्दैन पर्दैन जति मैले चाहिँ पहिला अगाडि लिएको थिए त्यसैमा म एक्सचेन्ज गरिदिइहाल्छु भइहाल्छ हुन्छ तपाईँ दोकानमा आउनुहोस् न ल अँ अब त्यो चाहिँ भ्यायो भने त्यही मान्छे आउँछ भ्याएन भने म अर्को पठाइदिइहाल्छुु नि ल केही छैन त्यो भइहाल्ने कुरो हो हुन्छ अँ हुन्छ हुन्छ